विद्यार्थी भएको कारणले गर्दाखेरि हाम्रो विद्यार्थी जीवनमा परीक्षाहरू हुन्छ र परीक्षाहरूमा चाहिँ धेरै नेपालीमा अनुवाद नेपाली भाषामा अनुवाद गर्न आउँछ है विशेष गरी त अङ्ग्रेजीदेखि हामीले नेपाली भाषामा अनुवादहरू गर्ने आउँछ हामीले गर्न त धेरै गरिसक्यौँ र यो अहिलेसम्म हामीले गर्दै आउँदाखेरि त सजिलो नै भएको छ त्यति साह्रो अप्ठ्यारो छैन अप्ठ्यारो भन्दाखेरि एक दुई शब्दहरूको चाहिँ हामीलाई अलिकति अप्ठ्यारो हुने गर्छ है तर अहिलेसम्म चाहिँ जसो गर्दैआएका छौँ राम्रै नै गर्दैआएका छौँ